ह्यान्ड पम्पले चाहिँ कसरी काम गर्छ भन्दाखेरि चाहिँ ह्यान्ड पम्प बनाउनको लागि चाहिँ सबैभन्दा पहिला खनाइ हुन्छ खनाइ जमिन खनेर जमिनको मुनि जमिनी पानी जुन हुन्छ त्यो पानीसम्म पुगेर चाहिँ त्यो पानीलाई चाहिँ पाइपलाइनले माथि पम्पद्वारा कनेक्ट गरेका हुन्छन् अनि त्यो पम्पलाई चाहिँ हामीले पम्पलाई चलाउँदाखेरि चाहिँ तलको पानी चाहिँ माथि खिचिएर प्रेसर दबाउले माथि खिचिएको कारणले गर्दा चाहिँ पानी माथि आउने गरेको हुन्छ पिउने पानी अनि ह्यान्ड पम्प धेरै पुरानो आविष्कार हो अहिले त ह्यान्ड पम्पहरू साह्रै देखिन पनि छोडिसकेको छ तर पनि धेरै जग्गाहरूमा धेरै प्लेन्स प्रायः प्लेन्स जग्गाहरूमा हामीले ह्यान्ड पम्प देख्ने गरेका छौँ दार्जिलिङहरूतिर त ह्यान्ड पम्पहरू देखिँदैन तर पनि प्लेन्स यता सिलगढी जलपाइगढीहरूतिर हामी देख्छौँ ह्यान्ड पम्पहरू अझै पनि मानिसहरूले चलाइरहेका हुन्छन् अनि त्यही ह्यान्ड पम्पमा लामो लाइनमा उभिएको अनुभव चाहिँ मैले साह्रै ह्यान्ड पम्प नचलाए पनि एकपल्ट चाहिँ गरेको छु सिलगढीमा म्यो मेरो फुपूको घरमा बसेको थिएँ अनि फुपूले भन्नुभयो जा नानी पानी लिएर आइज आलिअलि पिउने पानी लिएर आइज उ त्यहाँ पर पम्पबाट लिएर आइज भनेर मलाई गाग्रो दिनुभयो हातमा अनि गाग्रो लिएर ह्यान्ड पम्पमा गएको त लामो लाइन रहेछ ह्यान्ड पम्पमा अन्त लामो लाइनमा बसेँ बसेँ बस्दाखेरि एकजना साथी भेटेँ मैले दार्जिलिङको नै हुनुहुँदोरहेछ अनि दार्जिलिङको साथीले भन्नभयो ह्यान्ड पम्पमा त यस्तो लाइन पो हुँदारहेछ हाम्रो दार्जिलिङमा त ह्यान्ड पम्पहरू पनि हुँदैन पानीको दु ख भए पनि यसरी यो खालको लाइनमा त हामी बस्न पर्दैन भन्ने कुरा गर्नुभयो त्यसरी कुरा गर्दा गर्दा गर्दा गर्दा अगाडि पुगेको थाहै नै पाइएन तर पनि अगाडि हामी जब हाम्रो थाप्ने पालो आउन आउन लागेको थियो ह्यान्ड पम्पको लिबर नै भाँच्चिएर ह्यान्ड पम्प नै चल्न बन्द भयो अनि त्यो ह्यान्ड पम्पको लामो लाइनमा उभिएको अनुभव चाहिँ मेरो नराम्रो नै गएको लाग्छ अनि के यो गर्मीमा सुक्छ भन्ने कुरामा चाहिँ गर्मीमा सुक्दैन ह्यान्ड पम्पहरू किनभने ह्यान्ड पम्प माथि घामको किरणले यसलाई प्रभाव पार्दैन किनभने यो जमिन मुनिको पानी हो मुनिको पानी माथि आउने गरेको हुन्छन् अन्त यसमा मलवा हिलोहरूले चाहिँ यसलाई समय समयमा ब्लक गर्छन् तर घामले गर्दा चाहिँ ह्यान्ड पम्प सुक्दैन जस्तो लाग्छ मलाई चाहिँ